हालैको अर्थर्तन्त्र वृद्धि र विकास भइरहे विकास भइरहेको छ कोही मानिसहरूले सरकारी काम गर्छन् भने कोही मानिसले आफ्नै बिजनेसहरू व्यपार वाणिज्यहरू चलाएर देशमा अघाडि बढिरहेका छन् कसैले सानो सानो दोकान दौडी गरेर अगाडि बढेका छन् भने त कोही गाडीको क्षेत्र लिएर अगाडि बढेका छन् तर यी मुख्य उद्योगहरूलाई सब इन्टारटेट ब्याङ्कमा ट्याक्स तिरेर सरकारलाई सरकारलाई सहयोग गरेर गरेर हाम्रो हामीलाई धेरै नै विकास भएको छ हामीले बा सानो सानो पैसाहरू ब्याङ्कमा गर तिर्न स प परेको छैन आफ्नै घरमा बसेर मोबाइलले गुगलले हामीहरूले अगाडि बढिरहेको छौँ देशलाई धेरै नै विकसित भएको छ र हामीलाई पनि धेरै मन मानिसहरूलाई पनि सहयोग भएको छ